हजुर मेरो नाम ज्योत्सना राई हो म चाहिँ मुम्बईबाट दार्जिलिङ आएको छु र तपाईँहरूको तपाईँको उयसमा चाहिँ मलाई अलिकिति जानकारी दि लिनु थियो यो तपाईँको हजुर विशेष मलाई नि यहाँनिर तपाईँको ट्राभल्सबाट चाहिँ मलाई नि माउन्टेनेरिङमा पर पद्माजी माउन्टेनरिङ इन्स्टिच्युट छ नि त्यसको अलिकिति जानकारी लिनु छ अनि अर्को चाहिँ तपाईँको घुमको जुन चाहिँ टोय ट्रेनको म्युजियम छ त्यसको अलिक जानकारी लिनु छ मैले आउँदा गाडीमा देखेको थिएँ र मैले गाडीको उयोतिर पनि हेरेको थिएँ कि पद्माजी त्यो उयो म्युजियमको चाहिँ अलिकिति त्यस टिकटहरू टालेको एकदमै मलाई मन परेको छ त्यो दुइवटा ठाउँ चाहिँ मेरो फ्यामिलीहरूलाई लिएर जानुको लागि र तपाईँलाई कस्तो तपाईँले के प्रकारको मलाई जानकारी दिनु हुन्छ त्यहाँ जाँदा के छ मेरो मैले गाडीहरू गरेर कसरी जानु पर्ने र टाँ त्यहाँबाट के के देख्छु मैले अलिक मलाई जानकारी दिनु होस् न

ए त्यहाँनिर मैले सुन्दा चाहिँ वहाँनिर तेन्जिङ शेर्पाको सबै डिटेल्सहरू उहाँको त्यहाँनिर म्युजियममा राखिएको छ पनि भनेर सुनेको छु है उहाँ जीवन जीवनी बायोग्राफीहरूदेखिको लिएर उहाँले त्यति बेला हिमाल चढ्दाको सर सामानहरूदेखिको लिएर सबै कुरो है हेर्नु पाइन्छ नि किनभने केटा केटीहरूले त्यही नै देखाउनु पर्छ होइन हामीले किनभने स्कुलमा उनीहरू पनि हुन्छ उहाँहरूले त्यो धेरै कुरो पनि जानकारी दिएको छ भने भोलिको दिनमा गएर स्कुलमा सुबिस्ता पर्छ नि त त्यो सबै मैले हेर्नु पाउँछु फोटो ग्राफी गर्नु पाइन्छ है थ्यान्क यु अनि अर्को चाहिँ त्यहाँले त्यहाँ त्योसँगै सँगै छन् वहाँनिर उयो छ नि जू छ नि हजुर अनि जूसँगै एउटा म्युजियम पनि छ हजुर जूसँगै एउटा म्युजियम पनि छ है जहाँ सर सामानहरू राखेको छ है पुरानो त्यो पनि हजुर हजुर त्यो सानो हुँदा म हजुर त्यहीँ त नि ए हजुर हजुर भने पछि मलाई ड्राइभ गरेर गाडीमा आउँदा गा उहाँ ड्राइभर दाजुले दिनु भएको जानकारी चाहिँ अलिकिति तपाईँसँग मिल्यो है थ्यान्क यु है थ्यान्क यु भेरी मच वान्स एगेन थ्यान्क यु